हेलो ड्राइभर भाइ बोल्नु भएको म बन्धना मुखिया बोलेको नि अस्ति मैले भाइलाई गाडी भनेको थिएँ नि है सिलगढी जानको लागि म रेल वे स्टेसनबाट चढ्छु भनेको थिएँ तर मेरो हेर्नु होस् न सानो काम परेर त म अहिले डाली बस्दैछु है भोलि तपाईँ रे रेल वे स्टेसन नगएर त डालीपट्टि आइदिनु होस् न म डालीबाटै चढ्छु